हेलो हजुर दिदी भन्नु हजुर भन्नु न म त यत्तिकै बसिरहेको थिएँ कहाँ छ अहिले अँ अब छुट्टीमा आउँदा अन्त खाँदा हुन्छ नि अब कहिले आउने छुट्टी चाहिँ अब

ए किनेर राखिदिनु होइन पोस्ट गरिदिँदा पनि हुन्छ नि तर फम्बी त तर बिग्रिन्छ होला नि त होइन पकाउने पाउँदैन त्यहाँनिर अनि ए अँ

त्यो फम्बिमा त अब के के भन्नु अब त्यो त मलाई पनि त्यस्तो बनाउँनु चाहिँ आउँदैन कि तर सिम्पल वेमा बनएको थियो त्यतिखेर चाहिँ अब त्यस्तो त अब बनिहाल्छ नि आएर खिलाइदिन्छु नि आउने चाहिँ कहिले हो किनेमा त मेरो पनि फेभरेट हो कि त्यसलाई चाहिँ म के के पाराले बनाउँनु आउँछ कि तैले त्यो एकपल्ट मात्रै खाएको होला नि त अरू पनि बनाउँनु आउँछ नि अब अयो भने भेराइटी बनाइदिन्छु नि ल

अँ आऊ न घर आएर चाहिँ पहिला कि बिस्तारी बिस्तारी कति दिनको छुट्टीमा आउँछ डेली अब त्यही त खाने हो खुवाइ हो हाम्रो त मासुहरू खाँदैन हामी अब त्यस्तो त खुवाइ हो खुवाइ हुने हो हामी त घरमा बसेर खाइबस्छ नि आएपछि अब बनाइदिइहाल्छु नि त्यही त भेज वाच्चिपा हुँदो रहेछ है हामीलाई त थाहै थिएन अँ आएर चाहिँ बनाएर खानुपर्छ नि ल त्यो चाहिँ तल नेहाको आमाको घरमा पो पाउँछ होला हौ त्यो चाहिँ माग्नु जानुपर्छ होला हौ आए पछि जाउँ न घुुम्नु जाँदै ए चुवाको फुल भनेको त साँची त्यो तिते पो हो त नि म चाहिँ चुवाको फुल भन्दाखेरि चाहिँ त्यो उयो सोचिरहेको थिएँ के पो भन्छ त्यो फुल त्यो एत्रो एत्रो पत्तामा फुल पाउँछ नि भुईँमा चुरूम्पा पो सोँच्दै थिएँ कि अँ त्यो पो सोँच्दै थिएँ अँ त चुवाको फुल त जङ्गलमा खोज्नु जानुपर्छ हो हामी आएर जानुपर्छ नि जङ्गलमा कि सिस्नु चुवाको फुलहरू के के खेज्नु जानुपर्छ नि ल यसरी मलाई पनि घरमा बसेर बसेर वाक्कै हुन्छ कि आएपछि जाँउ न अन्त आएर के के बनाइखानु पर्छ नि एक्लै त मलाई पनि अल्छी लाग्छ हो त्यही त मलाई पनि अल्छी नि है एक्लै बनाइखानु हो अहिले त के हो अब छिट्टो बिहा गरिहाल्यो अँ अब बिहा गरेर पनि पढ्न त मुस्किलै पर्दो रहेछ होइन तर पनि पढाइ त पढ्दैछु घरमै बसी बस्नु अरू त केही गर्नै छैन अन्त त्यही हो बिहे गरेपछि भ्याउँदैन रहेछ हो पढ्नु चाहिँ के चाहिँ कटहरको अचार छ त बनाएर कसैले खाँदैन त घरमा त अँ लैजाऊ न अँ अँ अँ लगेर जाऊ न ए बित्थामा यहाँ राखेर पनि कसैले खाने पनि होइन

ल ल कल गर्दै गर्नु नि अँ जानुपर्छ जङ्गल पनि जानुपर्छ सब्जी खोज्नु साह्रै जङ्गल जानु मन लागि रहेको छ हो एकपल्ट अँ ल ल अँ ल कल गर्दै गर्नु नि अब फ्री हुँदाखेरि अब हस्टेलमा त अलिक बिजी नै हुन्छ होला ल ल